दार्जिलिङको जिल्लाको हावापानी अब यादै छ दार्जिलिङ ठुलो जिल्ला हो र यो कस्तो हो भन्दाखेरि यो यसमा दार्जिलिङमा हिल्स पनि छ प्लेन्स पनि छ हिल्समा त्यही थन्डा छ प्लेन्समा गरम नै हुन्छ जस्तो कि सिलगढीदेखि उता होइन रोहिनीदेखि कटेर उता सुकुनादेखिको सिलगढीतर्फ जति जान्छ त्यति नै गर्मी छ तर जस्तै यता आउँछ उकालो चढ्छ खरसाङ दार्जिलिङ आइपुग्छ जाडो छ यहाँ चाहिँ होइन हावापानीहरू अलिक चिसो चिसो मौसम पनि चिसो चिसो छ थन्डा थन्डा झन् थन्डा महिनामा त धेरै नै थन्डा हुन्छ र अहिले मौसममा परिवर्तन चाहिँ कस्तो प्रकारले भएको छ भन्दाखेरि पहिलातिर कस्तो हुन्थ्यो भन्दा चाहिँ दार्जिलिङमा धेरै नै जाडो धेरै यति नर्मल सिच्वेसनमा पनि जाडो नै हुन्थ्यो तर अहिले चाहिँ कस्तो छ भन्दा समरमा गरम पनि ज्यादै गरम पनि हपहप पनि भइहाल्छ होइन जो चाहिँ पहिलातिर थिएन भन्नुको अर्थ चाहिँ दार्जिलिङमा गर्मी पनि बढेको छ र अब त्यसको लागि अब परिवर्तन जस्तो भएको छ होइन त्यसमा अब गभर्मेन्टले पोलिसीहरू राम्रो बनाउनु जरुरी छ